मलाई चाहिँ सिभिल सर्विस इक्जामिनेसन दिँदा चाहिँ यो युपिएससी त्यो चाहिँ हामी इन्डियाको चाहिँ सबसे भन्दा ठुलो इक्जाम हो अनि त्यो इक्जाममा क्लियर भयो भने चाहिँ हामी चाहिँ एउटा ठुलो र्याङ्कमा आउँछ अब एउटा आइपिएस हुन्छ या डिस्ट्रिक्ट मेजिस्ट्रेट भएर गनिन्छ अनि चाहिँ इक्जाम दिनुको लागि चाहिँ मलाई चाहिँ पहिलादेखि नै अब म स्कुल पढ्दादेखि नै एकदमै इन्सपायरड भएको थिएँ अब मेरो सिनियर्सहरू देखेर है अब टिभीहरूतिर पनि हेर्थेँ आइपिएस भयो रे यो भयो रे अनि उनीहरूको त्यो ट्रिक्सहरू कसरी पढ्यो के गर्यो भनेर मलाई चाहिँ त्योहरू हेर्नु पनि पुरा इच्छा लाग्थ्यो पुरा एक्साइटेट हुन्थेँ अन्त मैले पनि सोचेको थिएँ जस्तै म ग्र्याजुएट दिएर अब ग्र्याजुएट हुन्छु त्यहाँदेखि चाहिँ मेरो चाहिँ सिभिल सर्भिसको लागि म पनि ट्राई गर्छु भनेर त्यहाँदेखिको मैले चाहिँ अहिले चाहिँ त्यही अब मेरो त्यही हो लक्ष्य अन्त त्यसपट्टि नै म जाँदैछु अहिले है युपिएससीको लागि नै ट्राई गर्दैछु